मेरो लक्ष्य भनेको चाहिँ रास चाहिँ अब सानैदेखिको स्पोर्टसमा है खेलकुदमा धेरै चासो हो अन्तखेरि म चाहिँ एकदमै फुटबलप्रेमी होइन अन्तखेरि धेरै राम्रो राम्रो क्लबहरू जोइन गरेर खेल्ने इच्छा थियो तर अब मैले धेरै टिभीमा पनि कतिवटा ठुल्ठुलो प्लेयरहरू खेलेको देख्दाखेरि आफू इन्डियामा रहेर पनि होइन इन्डियालाई पनि त्यस्तो नेसनल इन्टरनेसनल गेमहरू चाहिँ जस्तै अब वर्ल्ड कपहरू भयो होइन त्यस्तोहरू चाहिँ अब चाओस् आफू खेलेर त्यहाँनिर इन्डियाले पनि पार पार्टिसिपेट गरोस् होइन भन्ने चाहिँ मेरो चाहना थियो र मैले त्यो जुन चाहिँ फा फाल्टु प्लेयरहरू है इन्टरन्यासनल जुन चाहिँ प्रेयर प्लेयरहरू छ उहाँहरूलाई देखेर चाहिँ धेरै जोस हुन्थ्यो मलाई आफूले धेरै प्य्राक्टिस पनि गर्थेँ मिहिनेत पनि गर्थेँ त्यस क्षेत्रमा खेलकुदमा मलाई धेरै मनपरेको हालैमा चाहिँ म अहिले आफ्नो गाउँको क्लबबाट खेल्दैछु र पनि मैले त्यो मेरो इच्छा जुन चाहिँ नेसनल खेल्ने होइन त्यो चाहिँ मैले अहिलेसम्म तोडेको छुइनँ चाहना चाहिँ छ खेल्ने र पनि म त्यसमा लागिपरेको छु पछिसम्म नै लागिपर्नेछु